हेलो

हेलो खोइ भाइ सिलिन्डर त आइपुगेन त हौ आमामामा मैले त अन्त अहिलेदेखिको बुकिङ गरेर भनेको होइन त यहाँ सिलिन्डर सकिएर खाँचै भइसक्यो नानीको लागि खानाहरू बनाउनु दुखः भइसक्यो के हौ मेरो बा बाह्र माइल हो भाइ छिट्टो गरेर ल्याइदेऊ न हौ भाइ कस्तो उयो हजुर कस्तो उयो के अरे प्रब्लम गरिदिएको हौ भाइहरूले त आफ्नै उयो सिलिन्डरमा उयो गर्नु भरेर उयो गर्नु पनि मलाई त अहिले चाहिएको थियो भाइ हेर कस्तो अन्त तिमीहरूले मान्छेहरू मिलाउनु पर्छ नि अन्त घरमा कोही छैन केटी मान्छे एक्लै नानीसँग हो अब तिमीहरूले यस्तो गरेर चाहिँ कसरी खानु हामी केमा पकाएर खानु अब मलाई त अहिले अहिले मलाई अहिले एक दुई घन्टा बाद चाहिँ ल्याइदिनु ल भाइ अब हेर आजु बिहानको खाजा पनि अब पकाउँदा पकाउँदै सकियो हो म त सिलिन्डर आउँछ आउँछ भनेर बुकिङ गरेर पर्खेको पर्खेकै आएन हो खाँचै पऱ्यो अब भाइहरूले यस्तो चाहिँ नगरिदिनु नि हौ अर्को पाली देखिको चाहिँ दिन्छु नि म त्यो त अब भाइ अब अर्को पाली देखिको चाहिँ त्यस्तो लेट नगरिदिनुहोस् ल अब आज गऱ्यो गऱ्यो होइन अब आज पनि जति सक्दो छिट्टै नै ल्याइदिनुहोस् ल हुन्छ हुन्छ छिटो ल्याइदिनुहोस् है हुन्छ हुन्छ राखेँ